मेरो क्षेत्रमा मेरो क्षेत्रको कुनै पनि खेल मैदानमा खेलहरू भइरहेको हुन्छ र ती खेल खेल्न आउने खेलाडीहरूले खेलको पालनालाई उल्लङ्घन गरे ती खेलाडीहरूलाई त्यो खेलदेखि बाहिर गर्न केही दिनका निम्ति बाहिर गर्ने दिशा निर्देश हामीले दिन सक्छौँ